मलाई सानैदेखि रहर चाहिँ आर्मीमा छ र म आर्मीको लागि मेरो शरीरहरू पनि फिट राख्नेगर्छु र प्रायःजस्तो म आर्मीमै जाने इच्छा छ मेरो सानैदेखि र त्यसको लागि मैले मार्क्सहरू पनि राम्रै ल्याएको छु र र आर्मी भएर देशको निम्ति सेवाहरू दिनेछु बर्डरमा बसेर आफ्नो देशलाई आताङ्कवादीहरूबाट सुरक्षा दिनु म अगाडि हुनेछु र त्यो नै मलाई सबभन्दा गर्वको काम लाग्छ आर्मी र म आर्मीमा पनि अझै निकै पढेर ठुलो ठुलो एक्जामहरू पास गरेर म आर्मीको पनि ठुलो अफिसर हुनसक्छु अझै देशको लागि सेवा गर्नसक्छु